अहिले एकदम संसार परिवर्तन भइरहेको छ अहिलेको त धेरै राम्रो छ आफ्नो गर्यो आफै खायो काम धन्दा अब गर्नु पर्यो आफ्नो बारी जगा जमिन बारी जगा भयो बारी खेतीमा खट्नु पर्यो नानीहरू पढ्ने स्कुल जान्छ सबजना पढ्न पर्यो अब बाउ आमाले छोरा छोरीलाई ल्याउनु जानु पर्यो टाढो पढ्नेलाई गएर घरबाट धाई नधाई धाई भ्याई नभ्याई धाएर ल्याउनु पर्छ नानीहरूलाई घरको काम पनि भ्याउनु पर्छ खेताला पात पनि भ्याउनु पर्यो सबतिर भ्याउनु पर्यो बारीतिर खट्नु पर्यो नानीहरूलाई स्कुल पनि ल्याउनु जानु पर्यो दुःख गर्नु पर्यो अब अहिलेको नानीहरूलाई पढाएन भने त के गरेर खान्छ उहिलेकोहरूले त जे भा पनि यसो हलो जोतेर भए पनि बारी खेती लगाएर भए पनि दुःख गरेर खाइरहेको छ अब अहिलेको नानीहरूले घाँस काट्नु जान्दैन मान्दैन अहिलेको नानीहरू पढ्नु मात्र भन्दा पढ्नुमा ध्यान लगाएर पढ्दैन नानीहरू ट्युसन हाल्दा हुँदैन अहिले नानीहरू जिद्दी गरेर बस्छ फोन पायो भने हेर्नु पाउनु खोज्छ अनि जबरजस्ती गर्छ त्यो साथीलाई फोन गर्छु भन्छ घरी होम वर्क दिएको छु भन्छ हो त्यस्तो त्यस्तो कुरा लगाउँछ बहाना लगाएर फोन हेर्नुको लागि दाउ छोप्छ अन्तखेरि त्यसले गर्दाखेरि अब अहिलेको नानीलाई त अब हामीलाई हेरी त अलिकति सुख छ जस्तो लाग्छ आमा बाउले अब हामीले त जति दुःख गर्नु गर्यौँ अब नानीहरूलाई चाहिँ त्यति साह्रो दुःख नगराऊँ पढ्नुपट्टि नै ध्यान लगाऊँ भन्ने हुन्छ आमा बाउको मन छोरा छोरीले अलिकति ध्यान दिएर पढ्दैन त्यस कारणले बाउ आमालाई अलिकति रिस उठ्छ खर्च मात्र हुने रहेछ दुःख गरी गरी नङ्ग्रा दस नङ्ग्रा खियाई खियाई काम गरेर नानी पढाउनु पर्छ पछि अब यसो यसो आमा बाउलाई पनि यसो सहायता हुन्छ कि यसो हेर्छ कि दुःख बिमार हुँदाखेरि भन्ने एउटा आशले नानीहरू पढाउँछ दुःख गरी गरी खाई नखाई नानीहरूलाई पढाइराखेको हुन्छ बाउ आमा खटिखटाइ हुन्छ यहाँ दुःख गर्नु पर्छ र बारीमा नखटी केही हुँदैन अब खोला नाला बढ्छ नानीहरूलाई स्कुल एक्लो दुक्लो पठाउनु साह्रो पर्छ गाडी भारा तिर्नु पर्छ बिहान अब डेली महिनामा टाढो पठायो पढायो भने पनि नजिकमा पनि अब घरको बाउ आमा जाने गार्जेन छैन भने आफैले लिएर भए पनि जानु पर्छ गाडी भाडा तिर्न पर्छ दुःख नगरी सुख हुँदैन अब सब कुरो बुझ्नु पर्छ सबजनाले यस्तो हो बस्तीको जगामा काम नगरी हुँदैन सबजनाले अब आमा बाउले त नानीहरू पढोस् नै भन्छ कसैको नानीहरूले दुःख नपावोस् बाउ आमाले त दुःख गर्यो गर्यो छोरा छोरीले चाहिँ राम्रो सुख होस् भनेर सोचेको हुन्छ आमा बाउले तर नानीहरूले कति नानीहरूले बुझ्दैन आमाको बाउको बल खाने हुन्छ कोही आमाको बल खाने हुन्छ छोरा छोरी भनेर हुँदैन सबजना एउटै हुँदैन गाउँ घरमा कतिजना बाउहरूलाई आमाहरूलाई दलेर खाने पनि छन् तर दुःख बुझ्ने छोरा छोरीले चाहिँ गरिराख्छ हेरिरहेको छ घरको बाउलाई बिमार छ भनेर सुख कहिल्यै पाउँदैन त्यो बाउले मलाई यस्तो दुःख्यो भनेर भन्दैन त्यो बाउले त्यो आमालाई पनि अब सक्दैन आमा पनि अलिकति कमजोरी नै छ त्यस्तो खालेहरूलाई हेर्दैन छोराहरू लडी लडी खान्छ ओछ्यानमा बसेर आमा बाउलाई याद गर्दैन दुःख बिमार भयो भनेर हेर्दैन एक पैसा हेर्दैन बाहिरतिर गएर पैसा कमाएर ल्यायो भने त्यो आमा बाउलाई पटक्क हेर्दैन मैले सक्दिनँ भनेर त्यो मान्छे बाउ चाहिँले भन्दैन कहिल्यै न आमाले भन्छ न बाउ चाहिँले भन्छ जबरजस्ती धस्सिएर भए पनि काम नै गरेर खाइरहेको छ बिचरा मेरा छोरा छोरी भनेर मरिहत्ते गरेर काम पनि लगाउँदैन गर्छ कि भन्ने आश आमा बाउलाई छोरा छोरीले गर्ने भए पो